नेपाली भाषामा नेपाली मात्रै नभई यो यो भित्र पनि आफ्नो आफ्नो आफ्नो जात अनुसारको आफ्नो आफ्नो भाषा हुन्छ है अनि त्यो भाषाहरूमा पनि हामीले आफ्नो जात अनुसार जस्तै लिम्बूको आफ्नो लिम्बू भाषा राईको आफ्नो किराँती तामाङको आफ्नो तामाङ भाषा भोटेको आफ्नो लेप्चाको आफ्नो सेर्पाको आफ्नो थापाको आफ्नो आफ्नो जातिहरू अनि बोलीहरू हुन्छ अनि त्यसरी नै खस छेत्रीहरूको आफ्नै नै बोलीहरू आफ्नो जात अनुसारको आफ्नो बोलीहरू हुन्छ है तर अब अहिले अहिलेको समयमा समय जसरी द्रुत गतिमा परिवर्तन हुँदै जाँदैछ त्यो अनुसार चाहिँ यो हाम्रो आफ्नो जातीय भाषा बोल्नुमा चाहिँ प्रायः सबै मानिसहरू पछाडि परिरहेको छन् किनभने अहिलेको यो सिचवेसनमा यो समयमा सबैले आफ्नो नेपाली भाषा आफ्नो मेन मूल भाषा नेपाली मात्रै बोलेर अनि त्यो बाहेक पनि अरू अन्य अन्य अङ्ग्रेजी भाषा अनि अरू अरू भाषाहरूमा बोल्ने गरेको कारणले गर्दा फेरि चाहिँ अहिले हाम्रो वरिपरिको क्षेत्रहरूमा आफ्नो क्षेत्रीय भाषाहरूले चाहिँ कम मात्रामा बोल्ने गर्छ फेरि अहिले चाहिँ समयको माग अनुसार अहिले अङ्ग्रेजी भाषालाई ज्या ज्यादा मात्रामा मान्यता दिएको हुनाले पनि हामी अहिले यो आफ्नो क्षेत्रीय भाषा बोल्नहरूमा हामी पछाडि परिरहेको छौँ अनि साथै हाम्रो पूर्वजहरूले पनि त्यो कुराहरूलाई सिकाउनपट्टि ज्यादा उहाँहरू ले ध्यान दिनु भएन है अनि त्यही कारण आउने जेनेरेसनहरूले त्यसलाई ध्यान दिएर सुनेन त्यही कारणले गर्दा फेरि हाम्रो नेपाली भाषा बाहेक आफ्नो जातीय भाषा चाहिँ हाम्रो यस आफ्नो क्षेत्रीय क्षेत्रमा फस्टाउन चाहिँ सकेको छैन